ए खबर ठिकठाकै छ अँ पिकनिक जानको लागि नि त हौ ए दुई दिनको मात्रै दुई दिनको मात्रै बनाउँछु है बादमा झमेलाहरू बनाउँछु कि ज्यादा दिन भयो भने कम्ती गर्नुपर्छ दुई दिन पनि ज्यादा हुन्छ

अँ त्यो मजाले अन्त पहिल्यै पहिल्यै कन्फर्म गरिदिनु सबै एकदम स्योर एकदम त्यहाँ बिचमा झमेलाहरू नहोस् होइन

होइन हामीले एउटा सेफ्टी त बोकिराख्नुपर्छ हौ लुकाएर भए पनि कि गाडीमा हाल्नुपर्छ हौ आधा केस जति बोकौँ न केही बियर बोक्यो भने आधा केस जति हो अरूले अब पायो भने त्यहाँ भइहाल्यो पाएन भने दुईजानाको लागि सेपरेट खै अब सबैलाई सोध्नुपर्छ सबैको कन्डिसन पनि बुझ्नु पर्यो अब हाम्रो मात्रै अब पोइन्ट अफ भ्यू राखेर हुँदैन हो पहिला बुझौँ न अरूको त्यसपछि ट्रेनमा मजा आउँछ होला किनकि मजाले उयो हुन्छ नि त सबै टक्कै मिलिहाल्छ ट्रेनमा गएर टक्कै मासु त अब सब र सबैलाई चल्ने त चिकनै हो तर पनि सोध्नुपर्छ एकपल्ट कि अन्त त्यही मेन आ आ अहिले चाहिँ थाह भएको चाहिँ चिकनै हो अँ मासुहरू त मिलिहाल्छ सब्जीको आइटमहरू त मिलिहाल्छ होला कि त्यही अब हामी चाहिँ अब त्यो चाहिँ अब बोकिराख्नु पर्यो नभए चाहिँ त्यो चाहिँ अब पहिला बिचार गरौँ न त्यहाँ पाउँछ भने ठिकै छ पाउँदैन भने चाहिँ त्यो पहिला नि सोध्न त्यहाँ कति पर्दोरहेछ पायो भने पनि हो त्यहाँ बिचार गरेर नभए त बोकेर जानुपर्छ होला हौ तर बोकेर जान पनि रिस्की छ ट्रेनमा कि अनि त्यही भएर अलिकति विचार गर्नुपर्छ तर पनि अब पाउँदै पाउँदैन भने चाहिँ अब ए त्यो भइहाल्छ हौ त्यो त्यही लिनु नि अन्त रेड लेबेलै अन्त ठिकै छ त मलाई पनि मनपर्छ त्यो

त्यहाँ पनि पाउनुपर्ने अँ त्यो त हो कहाँ सब्जी भएकै छैन नि हौ अझै कतिजनाको अझै दोधारमै छ तिनीहरूलाई अब कन्भिन्स गर्नुपर्ने हो कि के गर्नुपर्ने हो अ मजाले सल्लाह भएकै छैन त्यो ग्रुपमा मजाले फेरि एकपल्ट हल्लाउने पर्ने छ हौ सबैलाई अँ त्यो भइहाल्छ म गर्छु नि अरू चाहिँ त्यो अरू आइटमहरू चाहिँ हेर्नुपर्यो सबले ओके ओके राखेँ ल